नेपाली ल्यङ्ग्वेज म आफै पनि नेपाली भाषी हुँ तर पनि मलाई मलाई पढ्नुमा केही मतलब छैन आई मिन मलाई केही त्यस्तो आपत्ति छैन बट् अब म म बोल्न सक्छु होइन म ग्रामाटिकल एरर्सहरू जति हुन्छ म त्यसलाई सच्याउने कोसिस गर्छु तर मस्ट प्रब्लम चाहिँ मलाई ह्वेन आई राइट इन माइ ओन ल्याङ्गवेज त्यति बेला चाहिँ प्रब्लम चाहिँ के हुन्छ हिज्जेको गलत हुन्छ स्पेलिङ मिस्टेक अनि यो मात्रै होइन अब मैले मैले चाहे अरे मैले चाहे मैले हिज्जे सुधार्न सक्छु भन्दा पनि देयर आर डिफरेन्ट भ्युज मान्छेको आफ्नो आफ्नो घरी दीर्घ लाग्ने घरी ह्रस्व लाग्ने हुन्छ नि आफ्नो आफ्नो छ यो यो ग्रुप छ यो ग्रुप उयो त्यो ग्रुपिज्मले आफ्नो आफ्नो यो यो यस्तो गर्न नहुने त्यस्तो गर्न न लाग्ने जस्तै अब है अब थोप्लाको कुरा गर्छ होइन अब अब मलाई ल्याङ्गवेजसँग त त्यस्तो ल्याङ्गवेजको रिसर्चसँग त्यस्तो केही मतलब छैन मलाई अब एकाडेमिक हिसाबमा चाहिँ मलाई छैन तर म एज ए नेपाली भाषी इट्स भेरी इम्पोर्टेन्ट टु मि कि म केही आज मैले एक लाइन दुई लाइन लेखेँ भने देयर आर थाउजन्ड अब् मिस्टेक्स दे विल दे विल स्पट बट् द एउटा सामान्य भन्दा सामान्य मानिसले सजिलोसँग लेख्ने किसिमको फर्म बनिनु पर्ने ल्याङ्गवेज भनेको त त्यो हो नि त तर मलाई लाग्छ कि अहिलेको समयमा आएर चाहिँ कठिन भन्दा कठिन कठिन कठिन कठिन बनाउँदै जाँदैछ भाषाविद्हरू हुनु हुन्छ होइन ल्याङ्गवेज एक्सपर्ट्सले चाहिँ यो कुरालाई पुरा ध्यानमा राख्नु पर्ने कुरा हो मेरोमा समाधान त मसँग छैन तर म भन्छु कि इभन सामान्य अब एकदम ग्रास रुट लेभलको मान्छेले पनि युज गर्न सकोस् प्रयोगमा आएन प्रयोगमा आएन भाषा भन्छ होइन तिनीहरूको भाषाविद्हरूको वा त्यो एउटा ग्रुप छ त्यो ग्रुपको एउटा यो के भन्छ यिनीहरूले आत्मसात् गरेको हो कुरा हो यो कुरा तर ह्वेन रिएलिटी कम्स इफ आई विल राइट समथिङ इन नेपाली आई केन राइट भेरी वेल एन्ड आई विल पोस्टेड इन ए सोसियल नेटवर्क्स यति बिघ्न मेरो ग्रामाटिकल एरर देखाउने मान्छेहरू हुन्छ तर युज भइरहेको कुरा छ बट् ह्वेन द भाषा संरक्षणको कुरा आउँछ त्यति बेला चाहिँ यिनीहरू ठुल्ठुला कुरा गर्छन् प्रयोग गर्नु पर्छ तर एक्चुली जब प्रयोग हुन्छ त्यति बेला यिनीहरू नै हुन्छन् फेरि यो कुरा निकाल्ने यो भएन त्यो भएन सो त्यो चाहिँ हुनु हुँदैन त्यो हुनु हुँदैन अनि सामान्य तरिकाको एउटा फर्म चाहिँ बनिनु पर्छ मलाई लाग्छ